मेरो नाम रामबाबु राई हो र म केही रनिङको बारेमा सुझाव दिन चाहन्छु जस्तै हामी रनिङ गर्दा कम्फोर्टेबल कपडा लाउनु पर्छ जस्तै हाफप्यान्ट एउटा टी सर्ट रनिङ टी सर्ट त हामी गरममा लाउँदा केही पनि हुँदैन गरममा हामी टी सर्ट हाफप्यान्ट लगाएर दौडदा हुन्छ तर चिसोमा हामीले हाफप्यान्ट सुज र एउटा भेस्ट र भित्रीबाट एउटा स्वेटर र माथिबाट एउटा वेदर लउ वेदर ज्याकेट जस्तो लाउनु पर्छ किनभने चिसोमा हाम्रो कुद्दाखेरि रनिङ गर्दा पसिना निस्किन्छ त्यो पसिना हावाले भेट्यो भने हाम्रो जिउमा सुक्छ र हामीलाई विभिन्न प्रकारको बिमारी हुनुसक्छ त्यसबाट बाँच्न लागि यति चाहिँ हामीले गर्न पर्छ र हामीले त्यसपछि रनिङ सकेपछि झट्टभन्दा झट्ट त्यो भेस्ट फेरिहाल्नु पर्छ नभए हामीलाई पछि गएर चिसो बिमारी लाग्न केही नराम्रो बिमारी लाग्न सक्छ र हामी वर्षामा वर्षामा चाहिँ उयो विन्ड सिटर टोपी भएको त्यस्तो लगाएर दौड्यो भने राम्रो हुन्छ किन त्यसले हाम्रो माथामा पर्दैन वर्षामा त जति सक्दो घरमै प्रयाक्टिस जिममा गरेको राम्रो हुन्छ किन वर्षामा हामी भिज्यो भने रनिङले रनिङभन्दा ज्यादा हामीलाई वर्षाले तङ गर्छ र हामी वर्षाले गर्दा बिमार हुनुसक्छ हामी त्यो बिमार भयो भने हामी रनिङै कसरी गर्छ त्यसले गर्दा वर्षामा पानी वर्षा पानी पर्दा हामी नदौडिएकै राम्रो हुन्छ हामी बिहान नदौडिएर बेलुका वर्षा रहन्छ त्यति बेला दौडदा हुन्छ धन्यवाद